हजुर हेलो ए ज्यू ज्यू भन्नु होस् ए अच्छा अच्छा बोल्नु होस् बोल्नु होस् भन्नु होस् ज्यू ज्यू ज्यू ज्यू हजुर हजुर हजुर भन्नु होस् हजुर हजुर ए हुन्छ म तपाईँलाई भन्दैछु सुन्नु होस् सुन्नु हुँदैछ हाम्रो यो पहाड क्षेत्रमा चाहिँ अब अहिले यस्तो पाराले गरिँदैछ कि जस्तो हाम्रो पिता पुर्खाौलीले गर्दै आए त्यस्तै गरिँदैछ किनकि मदेसमा जस्तो मेसिन यहाँ लाग्दैन किनकि यस्तो मेसिन लाग्ने प्रकारको जमिन पनि हाम्रो पहाड क्षेत्रमा हुँदैन अनि त्यस कारणले गर्दाखेरि हामी जसरी पहिलाको समयदेखि गरिन्थ्यो जोत खन गरेर काँटा कोदालो गरेर हामी अहिलेको समयसम्म हामीले यसरी गर्दै आइराखेका छौँ अहिले हलो हजुर गोरु लगाएर हामी चाहिँ जोतेर खेतीपाती गर्ने गर्छौँ अनि यो मदेसमा जस्तो मेसिन लगाएर जोत्ने त्यस्तो प्रकारको हाम्रो जमिनहरू छैन त्यसले गर्दाखेरि खेतीपातीमा तपाईँको एक नम्बरमा मकै हुन्छ सिजन वाइज हुन्छ एक नम्बरमा तपाईँको यो जुन जुलाई भित्र एक एउटा खेती धान हुन्छ अनि त्यस पछि हामी कोदो त्यस्तै इत्यादि हामी साग सब्जीहरू सिजन वाइज हामी गर्ने गर्छौँ र हाम्रो उहिलेकै पारामा हामीले त्यो समय समयमा गर्दै जस्तो अहिले हामी गरिराखेका छौँ अहिले हजुर हजुर हजुर हजुर हजुर यो मेसिन लगाएर गर्ने खाले मैले अघि तपाईँलाई भनिहालेँ नि मेसिन लगाउने दरकार छैन यो पहाड क्षेत्रमा त्यसले गर्दाखेरि हामीले अहिले त्यो ढङ्गले चाहिँ हामीले गर्न सकिरहेका छैनौँ सायद अब आउने यो पछि को जेनेरेसनमा सायद त्यो ल्याउन हामी कोसिस चाहिँ गरिराखेका छौँ अनि पहिलाको जस्तो त्यस्तै अहिले मान्छे लगाएर हामी गरिराखेका छौँ त्यस्तै छ हवस् हवस् हवस्